यो चाहिँ भन्नु पर्दा चाहिँ नृत्य प्रदर्शन चाहिँ साच्चै नै यादगार वा प्रभावकारी भन्नु पर्दा खेरि चाहिँ विशेष प्रभावकारी चाहिँ एकदमै हुन्छ किनभने हामीले आफ्नो शरीरलाई स्वास्थ्य राख्नुको निम्ति हामीले विभिन्न प्रकारको हामीले एक्सर्साइजहरू गर्ने गर्छौँ र त्यसमा अब जुम्बाहरू भयो त्यसमा योगाहरू भयो र मलाई भन्नु पर्दा चाहिँ जुन चाहिँ जुम्बा छ एउटा जुम्बामा चाहिँ एउटा विशेष गरी एउटा नृत्य नै प्रदर्शन गर्नु पर्छ प्राय म्युजिकहरूमा दामी दामी गितहरू खोलेको हुन्छ त्यसलाई डान्स सँगसँगै आफ्नो बडीको एउटा फिट्नेस पनि एकदमै हुन्छ त्यसमा त्यसले गर्दा शरीरको विभिन्न अङ्गहरू भयो त्यसलाई एकदमै साह्रो शरीरलाई स्वास्थ्य राखनुमा चाहिँ कतिले अघि मैले भनि हाले कसैले जिम जान्छ कोही योगा जान्छ तर मलाई चाहिँ एकदम बेस्ट लागेको चाहिँ जुन चाहिँ हामीले नृत्य गर्छौँ यदि हामीले त्यो नृत्य गर्नु समय पाएनौँ कति कति बेला एउटा महिलाले एउटा एउटा गृहस्थी जीवनमा बस्ने महिलाहरूले त प्राय प्राय जानु सक्दैन पनि किनकि समयको धेरै अभाव हुन्छ र त्यस कारण उहाँहरूले घरमा नै एउटा सानो बिहान म्युजिक खोलेर एउटा डान्स पनि गरेछ भने के हुन्छ त्यसले एउटा आफ्नो शरीरको प्रत्येक अङ्गलाई नै आफ्नो शरीरलाई स्वास्थ्य राख्नु सकिन्छ आफ्नो शरीरमा सब फिट्नेस भन्ने कुरो चाहिँ आउँछ र प्रभावकारी नै मलाई लाग्छ किनभने हाम्रो त्यो जुन हामीले डान्स गर्छौँ नि त्यसले गर्दा हाम्रो भित्र भएको पसिनाहरू निस्किन्छ त्यसले गर्दाखेरि चाहिँ एकदमै राम्रो शरीरलाई स्वास्थ्य राख्नुमा चाहिँ एकदमै यसले सहयोग पुऱ्याउँछ र मलाई चाहिँ नृत्यले चाहिँ धेरै नै प्रभावकारी नै हुन्छ भनेर मैले आफ्नो एउटा सोचेको छु अनि मलाई आशा लागेको छ र यसमा मलाई विश्वास पनि छ